हजुर हो त हजुर भन्नुहोस् न ए तपाईँलाई कस्तो चाहिएको भन्नु न हाम्रोमा मोमोहरू छ चिज मोमो छ कुरकुरे मोमो छ अन्त चौमिनमा पनि थुप्रो भेराइटीको छ होइन भेज चौमिन चिकन चौमिन पनिर चौमिन होइन अन्त मोमोमा पनि अहिले चाहिँ पनिर मोमो पनि अहिले एभाइलेबल छ हो अन्त अहिले आएको छ पिजा होइन कर्न पिज्जा होइन अन्त कर्न डोकहरू आएको छ अहिले हजुर अन्त

हजुर ए तपाईँहरू हाम्रो यस्तो टेस्टी हुन्छ खाना हो एकखेप तपाईँ ट्राई ट्राई गर्नुहोस् कि यस्तो मिठो हुन्छ नभन्नुहोस् न सबै मिठो एउटा मिठ् नमिठो छ भने चाहिँ हाम्रोमा तपाईँहरले लाइक तपाईँहरूलाई हामी बिल पनि पे गर्नु लगाउँदैनौँ हजुर तपाईँ चाहिँ नि एकखेप ट्राई गर्नुहोस् न हो अहिले चाहिँ हाम्रोमा अहिले बर्गर पनि आएको छ कि अनि आलु टिक्कीहरू पनि छ होइन अन्त आलु टिक्की आलु टिक्कीमा चाहिँ हामीले अहिले त्यो के भन्छ अरे ग्रे अरे ग्रेन ग्रेन अनियनहरू सबै दिएको छ कि अन्त त्योसँग चाहिँ हामीले त्यो के भन्छ आलु टिक्कीसँग चाहिँ हामीले एउटा कोक पनि फ्री दिँदैछौँ त्यो चाहिँ अहिलेको अफर छ हो त्यो अफर पनि सकिनु आँटेको छ त्यसलाई नि छिटो छिटो तपाईँहरू अर्डर गरिहाल्नुहोस् हजुर हजुर हो नि हाम्रो त एकदम फेमस हो नि फुड एकदम मिठो तपाईँले भन्नै पर्दैन कस्तो मिठो हुन्छ हो अन्त तपाईँले मन पराएन भन्दैछु कि तपाईँले बिल पे नै गर्नु पर्दैन यस्तो मिठो छ तपाईँले आज तपाईँले अर्डर दिइराख्नुहुन्छ हाम्रो एकखेप चाहिँ फुड ट्राई गर्नुहोस् न तपाईँ हजुर हजुर ए अन्त भन्दा पनि अहिले चाहिँ हाम्रोमा होइन अहिले चाहिँ हाम्रोमा ऊ यो चिकन बिरयानी आएको छ हो फेरि अन्त चिकन बिरयानीसँग चाहिँ हामीहरूले त तपाईँहरूलाई राम्रो हस्पिट्यालिटी दिनेछौँ होइन चिकन चिकन बिरयानीसँग चाहिँ हामीहरूले एउटा अन्डा होइन अन्त चिकन एउटा लेग पिस हो अन्त एउटा आलु के भन्छ अरे ऊ यो चिकन बिरयानीको टु सिक्स्टी हो अन्त के भन्छ अरे स्टिम मोमोको नर्मलै सिक्सटी हो कुरकुरे मोमोको थ्री ट्वेन्टी हो अन्त चिज मोमोको चाहिँ टु ट्वेन्टी हो हजुर हुन्छ हुन्छ हुन्छ बहिनी हुन्छ बहिनी हुन्छ बहिनी हुन्छ